हाम्रोमा यातायात गर्दा बस ट्याक्सी स्कुटी बाइक मा सहर भेट्छ र यसले हामीलाई धेरै सुविधा बनाएको छ जस्तै बजारहाट गर्दा घर जानु आउनु ट्याक्सीमा र टाडो टाडो जाँदाखेरि बसहरू चल्छ जस्तै सिलगढी आवत जावतमा बस चल्छ जस्तै लोकलमा ट्याक्सी हस्पिटल जाँदा ट्याक्सी र खानाहरू पुर्याउनु स्कुटी बाइकहरूमा हामीहरू यातायात गर्छौँ र यसमा हामीहरूलाई धेरै सुविधा हुन्छ र यहाँको यातायातमा चाहिँ जस्तै हाम्रोमा ट्रेन छैन यहाँ साइकल चल्दैन त्यस कारणले गर्दाखेरि चाहिँ हामीहरू यो ट्याक्सीहरूमा नै यातायात गर्दर्छौँ